मलाई मन पर्ने खाना चाहिँ मेरो आमाको हातको खाना हो आमाले चाहे भात रोटी सब्जी जे नै बनाएर दिए पनि मलाई असाध्य मिठो लाग्छ अनि राम्रो लाग्छ बाहिरको खानाहरू खान त्यति साह्रो मन पर्दैन किनभने अलिक अनहेल्दी नै हुन्छ अनि तर पनि अवस्था र स्थितिले गर्दा कहिले कहिले त खानु पर्छ अनि तर पनि म मेरो घरको खाना चाहिँ सजिलैसँग र राम्रोसँग रुचाउने गर्दछु अनि मैले खाना चाहिँ कहाँ रुचाउँछु भन्दा चाहिँ घरमा नै रुचाउने गर्छु